उपलब्धिको विषयमा भन्नु पर्दा त मेरो एउटा सानो है दोकान छ अनि ती दोकानबाट चाहिँ मैले है ज पैसा जमा गरेर चाहिँ होइन एउटा सानो सानो सानोतिनो है एउटा है गाडी गाडी है गाडी गाडी किनेँ गाडी किनेको छु है नै गाडी किनेको छु है अनि त्यही गा गाडी किनेको गाडी किनेकोमा नै म मेरो चाहिँ ठुलो उपलब्धि चाहिँ मलाई चाहिँ त्यही नै लाग्छ र मेरो ठुलो उप उपलब्धि चाहिँ नै त्यही नै हो